मलाई असाध्यै घुम्न मन परेको ठाउँहरूमध्ये यदि मैले कुनै एउटा चुज गर्नु परेमा म हाम्रै भारत वर्षमा भएको ठाउँ उटी लाई म रुचाउँछु उटी जान म एकदमै रुचाउँछु र उटीको साथ साथै मलाई गोआ पनि जाने है एउटा इच्छा छ कारण उटी चाहिँ किन भन्दाखेरि जब पनि म क कहीँनिर उटीको फोटो या त भिडियो या त टिभीमै पनि है कतिवटा दृश्यहरू उटीको देख्छु मलाई एकदमै त्यो जग्गा मलाई एकदमै मनपर्छ है एकदमै हरियाली वरिपरि हामीले देख्न पाउँछौँ त्यस जग्गामा जो कि अहिले हामी प्रायःजस्तो ठुला ठुला सिटिजहरूमा देख्दैनौँ है सबैतिर हामी बञ्जर भएको नै देख्छौँ तर उटी यस्तो जग्गा हो जहाँ चाहिँ एउटा नेचुरल एउटा है प्राकृतिक सौन्दर्य त्यहाँ लुकेर बसेको छ है र हामीले वरिपरि ठुला ठुला पाइन ट्रिसहरू हामीले त्यहाँ देख्न सक्छौँ र त्यहाँको मौसम पनि एकदमै चिसो ठन्डा है रहेको छ र उटी चाहिँ मलाई लाग्छ एउटा पल्युसन फ्री एउटा जग्गा छ अहिलेसम्म पनि अनि अहिले हामी जहाँ देख्छौँ चारैतिर हाम्रो इन्भाइरोमेन बिग्रिरहेको छ चारैतिर पल्युटेट भइरहेको छ तर त्यो जगा चैँ एउटा यस्तो जगा हो एउटा पबित्र जगा मलाई लाग्छ है जहाँ चाहिँ हामीले प्राकृतिक सौन्दर्यको साथ साथै एउटा असल हावा पानी पनि हामीले त्यहाँनिर पाउँछौँ एकदमै शान्त जग्गा छ है र हामीलाई एकदमै शान्ति महसुस हुन्छ त्यहाँनिर र अर्को चाहिँ मलाई लाग्छ गोआ गोआ चाहिँ म स्पिसेली बिचको कारणले गर्दा है मलाई एकदमै जाने इच्छा छ गोआमा पनि र जब पनि गोआको त्यो सम्म बिचहरू देख्छौँ हामी कहिले पनि भिडियोजमा फोटोसमा मलाई एकदमै लाग्छ कि म पनि त्यस जगामा एकदिन जान्छु भन्ने मलाई लाग्छ है र एउटा फेमिलीसँग फेमिली ट्रिप जाने मलाई एकदमै इच्छा छ गोआ पनि र यो भारत वर्षको यो दुइटा जग्गा चाहिँ मलाई एकदमै जाने इच्छुक म छु